हाम्रो चाहिँ यहाँ बाग्रागोटमा चाहिँ गर्मीमा चाहिँ औधी गर्मी हुन्छ जाडोको सिजनमा अब हावा हुण्डरी सिजनमा चाहिँ अब हावा हुण्डरी आउँछ र त्यति बेला चाहिँ हामीले वाल लगाउनु पर्छ घर अगाडि अनि अब पानी आउँदाखेरि घरको धुरी दह्रो बनाउनु पऱ्यो छाना लगाउनु पऱ्यो नाला लगाउनु पऱ्यो अन्त अब नाली काटेर पानी जाने बग्ने जगा बनाउनु पऱ्यो अब हावा हुण्डरीले रुखहरूले घरहरू थिच्ने सम्भावना हुन्छ त्यसलाई पनि रुखको वरिपरि रुखहरू काट कुट गरेर चाहिँ अब त्यति बेला चाहिँ आफ्नो घरको सुरक्षा आफैँले गर्नु गर्छौँ गर्छु म र के हरे पानीहरू डुबाउ हुन्छ गड्डा खन्नु पऱ्यो पानी जमाउने गड्डा बनाउनु पऱ्यो नाला काट्नु पऱ्यो वाल लगाउनु पऱ्यो पानीको पाइप लगाएर नाला काटेर पानी बग्ने जगा बनाउनु पऱ्यो र हावा हुण्डरीले सबै घरहरू बिगार गर्छ त्यति बेला चाहिँ हामीले बेलामा होस पुऱ्याएर गर्नु पर्छ र यति भन्दै म राख्न चाहन्छु धन्यवाद